मैले चाहिँ पहिलोपटक पौडी खेल्न म पन्ध्र सोह्र वर्षको हुँदा मामा घर गएको थिएँ हाम्रो मामा घरको मुनि चाहिँ ठुलो खोला बगिरहेको थियो त्यस खोलामा हाम्रो मामाहरू या छेमाहरू सबैजना खोलामा जाने नुहाउने र पौडी खेल्ने गर्थ्ये म बजारमा बस्ने भएर मलाई पौडी खेल्ने ढिट्टोहरू केही थाह थिएन त त्यही कारण मलाई छ्यामाले खोलामा लगेर पहिलापल्ट दुईवटा खुट्टा चलाउने अनि दुईवटा हात चलाउने भनेर पौडी खेल्न सिकाउनु भयो पहिला त मलाई खोला भन्दा धेरै डर लाग्थ्यो त्यसपछि म आज भन्दा भोलि भन्दा धेरैपल्ट गरेपछि मैले त्यहाँ पुगेर पौडी खेल्न सिकेँ पौडी खेल्न सिकेपछि मैले एकदिन छेमालाई भनेँ कि म पनि पौडी खेल्न सक्छु उनीहरूले भन्नु भयो खोलामा खोला देख्दै डराउनेले अब पौडी खेल्न सिकिस् भनेर भन्नु भएको थियो त्यस्तो थियो मेरो पहिलापल्टको पौडी खेल्नको अनुभव